हजुर हजुर अपुइ जाने र कहिले जाने को को जाने हौ अन्त को को जाने त्यो सिर्जना भाउजूलाई पनि भन्नुपर्छ होला हौ अँ अँ उयाको सम्झना भाउजूहरूलाई पनि भन्नुपर्छ

कति कसरी उठाउने त हौ ठुलै गाडी लाने कि सानो लाने पकाएर होइन यहीँ पकाएर लानुपर्छ ए हो र खोलानालाहरू अँ के लगाएर जाने त हौ के लगाउनु पुरा जाडो हुन्छ होला नि

होइन नि तर पनि अब त्यत्रो टाढो जाँदैछौँ जाडै हुन्छ नि हौ अलिक सुटबुटमै जानुपर्छ तातो तातो लुगा लगाएर त्यो भाउजूले चाहिँ के लगाउने रहेछ हौ सिर्जना भाउजूले उम् जान्छ कि जाँदैन जानु दिँदैन होला हौ

म त बिरियानी बनाउँछु हो अन्त खसीको फ्राई राइस बनाउँछु मोमो बनाउनु हुन्छ चिकन पनि बनाउँछु अलिकति सिर्जना भाउजूको अन्त सासूले जानु दिँदैन होला ससुरा सासू थुक्पा चाहिँ अन्त त त्यही त कहीँ गएको छैन नि हौ हामी चाहिँ सधैँभरि त्यही त अन्त त हामी त सधैँभरि घरमै मात्रै खाना पकाउँदै बस्दै गर्नु क्या नि नडुल्नु हामी बुहारी बुहारीहरू सबैजना मिलेर जानुपर्छ हौ पा पाँच सौ उठाउँ होला नि उम् त्यही त अन्त खानाहरू त बोकेरै त जान्छु उम् तपाईँ चाहिँ के बोक्नुहुन्छ उम् उम् अँ ल ल ल हजुर नानीहरू पनि लिएरै जाने कहाँ फेरि घरमा छोड्नु नि त्यही त हौ डर हुन्छ घरमा घरमा बस्यो भने यता र उता जान्छ लिएरै जानुपर्छ गाडी चाहिँ कसको भन्नु पर्ने हौ अँ अँ अलिक ठुलो गाडी छ नि उम्

हुन्छ सन्डे चाहिँ पैसा उठाइरहनु पर्छ ल उम् त्यो दादाको गाडी चाहिँ अलिक राम्रै हुनुपर्छ है तर खटारा नहोस् अँ मैले चाहिँ भनेको कि यहाँ उत्तम काका उत्तम बढाको गाडी चाहिँ दामी छ नि हौ